इन्टरनेटले ब्याङ्किङमा धेरै सुविधा पारेको छ जस्तै हामी फोन पेहरू चलाउँछौँ गुगल पे चलाउँछौँ क्युआर कोडबाट पैसाको लेनदेन गर्छौँ ब्याङ्कमा पनि पैसाहरू जमा गर्छौँ कहिलेकाहीँ हामी ब्याङ्क गएर खाताहरू अपडेट गर्ने पैसाहरू जमा गर्ने यस्तो कामहरू गर्छौँ हामीलाई यो इन्टरनेटले धेरै सजिलो सुविधा दिएको छ आजभोलि पहिलाको भन्दा धेरै सुविधा छ इन्टरनेटमा हामीलाई थुप्रै प्रकारको सुविधा छ जस्तै हामीलाई अहिले पैसाहरू कतै पठाउनुपर्यो अनलाइनहरू गर्नुपर्यो भने घरमै बसीबसी अनलाइनहरू गर्नसक्नेछौँ टाढो कतै जानुपर्दैन